यहाँ धर्म चाहिँ यहाँ कति थुप्रै छ यहाँ धर्म मान्नेहरू एउटा क्रिस्चियन धर्म छ हामीले त अब हामी क्रिस्चियन धर्म हो हामी चाहिँ क्रिस्चियन धर्म मान्छौँ हामी चाहिँ त्यही हो हामी प्रार्थना गर्द गर्छौँ अनि हाम्रो अब बुधवार हाम्रो बाइबल स्टडी हुन्छ हाम्रो चर्चमै हाम्रो हुन्छ अनि शुक्रवार हामी फास्टिङ सेवा हुन्छ अनि सन्डेको दिन चाहिँ हामी हाम्रो सन्डे सर्भिस सेवा हुन्छ हाम्रो त्यो दिन चाहिँ अनि त्यति हुन्छ हाम्रो यता क्रिस्चियन धर्महरूको चाहिँ अब त्यही हो आफ्नो त उसमा फेस्टिभलमा त्यो गुड फ्राइडेहरू हामी मनाउँछौँ क्रिसमस मनाउँछौँ अनि इस्टर सन्डे हामी मनाउँछौँ हिन्दू धर्महरूले चाहिँ हिन्दू धर्म पनि छ यहाँ मुस्लिम धर्म पनि छ यहाँनिर हिन्दू धर्महरूले चाहिँ के गर्छ भने यस्तो सानसानो प्रोग्रामहरू भने यिनीहरू भजनहरू गाउँदै यस्तो हिँड्छ चाड पनि मान्नेहरू छ अनि हिन्दू धर्मकोले चाहिँ के गर्छ भनेको उनीहरूको अब प्रोग्राम पुराणहरू यस्तोहरू लगाउँछ पूजाहरू पनि पुरा गर्छ उनीहरूले शिवरात्रीहरू भन पुराण यहाँनिर पुराणहरू गर्छ के के अब पूजाहरू हुन्छ जति पनि सबै हिन्दू धर्महरूले उनीहरूले गर्छ उनीहरू यो सतपाल महाराजहरूले पनि गर्छ र मन्दिरतिर पूजापाठहरू उनीहरूले पुरा आफ्नो धर्म आफै उनीहरूले मिलेर छ मुस्लिमहरूले पनि आफ्नो परब उनीहरूको जतिखेर हुन्छ उनीहरूको फेस्टिबल आउँछ ईद हुन्छ यिनीहरूले यो मुस्लिम धर्म यी मुस्लिमहरू पनि ईदमा पुरा यिनीहरूले ईद मनाउँछ यहाँनिर चाहे यिनीहरूको मस्जिद गएर पूजापाठ गरेर यस्तो गर्छ मुस्लिमहरूले पनि तिन थरी छ मुस्लिम हिन्दू अरू क्रिस्चियन